कालिम्पोङ जिल्लामा बाहिर बाहिरतिरबाट अथवा स्थानीय विद्यार्थीहरूलाई पढन सुविधाको निम्ति पाइने स्थायी आवासहरू धेरै प्रकारको रहेको छ सानो सानो घरको भाडाहरू भयो यसमा साना साना विद्या विद्यार्थीहरूले आफ्नो सुपथ मूल्यमा घरको भाडाहरू लिन सक्नेछन् अनि तर भविष्यको दिनहरूमा भने सरकारद्वारा नै नानीहरूको अथवा विद्यार्थीहरूको सुविधाका लागि सरकारी सहुलियतमा होस्टेलहरू अथवा आवास अर्को विकल्प बनाउनु पर्ने अतिनै जरुरत रहेको देखिन्छ किनभने बढदो जनसङ्ख्याको कारणले गर्दाखेरि धेरै बजारहरू साँघुरिदै गएकोले गर्दा आवासहरूमा बसोबास गर्न धेरै कठिनाई पर्ने साथसाथै पिउने पानी साथसाथै अन्य प्रकारको असुविधाहरूले गर्दाखेरि यसलाई धेरै असुविधा हुने गरेको छ